हेलो यो समर्थी एजेन्सी हो यहाँबाट म माल माल बजार जाँदा एक हजार भाडा लाग्नु पर्ने तर तिम्रो ड्राइभरले दुई हजार भन्छ यस्तो किन सधैँ सबजना एक हजारमा जान्छ मलाई मात्र चाहिँ यसरी किन बेसी भनेको तिमीहरूले यो कुरा चाहिँ सिकाउँछ कि ड्राइभरको आफ्नै बेहोरा त्यस्तो हो कि झगडा गर्नु खोज्छ एक हजार भन्दा त कुनै ड्राइभरले लिँदैन कुनै एजेन्सीले लिँदैन तिमी चाहिँ किन यस्तो गर्दै छ ड्राइभरलाई कम्प्लेन गर भन्दा पनि कम्प्लेन गर्छु भन्दा पनि जे सुकै गर भन्छ यस्तो हुँदैन